अब विभिन्न मौसमको आधारमा चाहिँ अब म चाहिँ बिरुवाहरू चाहिँ बिर बिरुवाहरू कसरी अब लगाउने गर्छु भन्दा चाहिँ अब मेन त अब रेनी सिजनहरूमा चाहिँ पुरा जोगाउनु पर्छ है रेनी सिजनहरूको लागि चाहिँ अब म अलरेडी अब ग्रिन हाउस बनाएर हो कि चाहिँ अब ग्रिन हाउस भएन भने चाहिँ अब जुन चाहिँ अब त्यो खालि जग्गा छ त्यसलाई अब माथि अब खालि जग्गाको अब जुन चाहिँ गार्डनमा खालि जग्गा छ त्यसको माथि चाहिँ छतहरू हालेर पानीदेखिको जोगाउने गर्दछु हो अनि अरू चाहिँ अब म के गर्छु भन्दाखेरि जस्तै अब किराफट्याङ्ग्राहरूबाट अब जस्तै अब समरमा त पुरा अब झुसुलेहरू निक्लिने गर्छ है अब पेस्टिसाइडहरू अब जति अब जो अब लोकल पेस्टिसाइडहरू हुन्छ जसमा चाहिँ अब केही अब फाल्टो इफेक्ट हुँदैन केमिकलवाला होइन अब घरमै बनाएर जस्तै अब तितेपातिको अब तितेपातिको अब त्यो तितेपाति माडेर जुन चाहिँ रस निस्किन्छ त्यसले चाहिँ अब किराफट्याङ्ग्राहरू दूर हुन्छ है अन्त त्यसमै अब के के अब घरमा पाइने अब एभाइलेभल सामानहरू के के छ त्योहरू हालेर चाहिँ म चाहिँ अब झिनझिरे हुन्छ कि त्यो स्प्रे गर्नेमा हुन्छ त्यस्तोमा हालेर चाहिँ अब अब किराफट्याङ्ग्रादेखिन्को झुसुहरूदेखिन्को अब झुसुलेहरूले पनि फुल खान्छ नि त अब त्यो अप त्यो अब साधन अपनाउने गर्दछु हो अनि अरू चाहिँ अब प्रायः त म प्लान्ट्स रोप्छु इनडुवर प्लान्टहरूको लागि अब कति अब पानीहरू अब कम्ती हाल्नुपर्छ हो अब मौसम अनुसार हुन्छ प्रायः समरमा पुरा त्यही प्लान्टले समरमा पुरा पानी खान्छ त्यही अब अब चिसो मौसम छ भने त्यही प्लान्टलाई अब पानी कम्ती लाग्छ त्यसरी चाहिँ म गार्डनिङहरू गर्ने गर्छु